मैले प्रयास गरेको कसरतहरूमा दौड प्रतियोगिता एक हो हालैमा उत्तर बङ्ग विश्वविद्यालयमा सन्चालन गरिएको दौड प्रतियोगितामा मैले पनि भाग लिएको थिएँ दौडले हामीहरू शरीरको वजन घटाउन अनि शरीरको वजनलाई नियमित राख्न मद्दत गर्दछ साथै ब्लड सुगर लेभल ह्रदय सम्बन्धित रोगहरूको रिस्क कम्ती गर्न पनि मद्दत गर्दछ